हेलो हेलो ए सब्जी मार्केट बहिनी सृजना हो ओ सबिता हो ए होइन होइन म त ए के अरे बहिनीकोमा हजुर बहिनीकोमा सब्जीहरू के कसो थियो अलिकति मलाई अलिकति भन्दा पनि त्यो घरमा नानीको बिहाको लागि चाहिएको थियो कि अलिक लग्नु चाहिँ सुलमा नै हजुर हजुर ए हजुर मलाई चाहिँ अब हजुर हजुर हजुर ए अर्ग्यानिक भनेको चाहिँ अलिक कस्टली हुन्छ होला है अँ मलाई त अब अलिक क्वान्टिटीमा नै चाहिएको कि त्यसले गर्दाखेरि हजुर अँ अँ हजुर मुला काँक्रा उयो पोटल तपाईँकोमा उयोहरू पनि पाउँछ है छेनाहरू छे हजुर ए हजुर मसरूमहरू सिमी

मेन चाहिँ मलाई अब बिहाको लागि हो भन् त अब बेसी चाहिने सामान त अब प्याज टमाटर मसरुम है अन्त यो मुला भयो चटनीको लागि अन्त यो पोटल ए हजुर ए हुन्छ यहाँ म क्याटरिङको भाइहरूलाई बोलाएको छु कि भोलितिर म उनीहरूसँग एउटा इस्टिमेट लिन्छु कि के कति पर्छ बहिनीको नम्बर छँदै छ मेरोमा हो म कल गर्छु नि ल पर्सि भन्दा पनि मेरो छ तिन चार दिन टाइम त छ कि मैले त्यो क्याटरिङ गर्ने भाइहरूलाई बोलाएको छु त के कति इस्टिमेट अब चाहिन्छ सरसामान अन्त उनीहरूलाई इस्टिमेट मागेर चाहिँ अन्त गर्नुपर्छ होला कि अन्त पहिला चाहिँ मैले बहिनीकोमा के एभाइलेबल छ छैन यसो सोधिराख्नु पऱ्यो भनेर म हजुर हजुर त्यही भनेर त मैले कल गरेको त्यसले गर्दाखेरि म हजुर हजुर हजुर त्यही भएर त म फर्स्टमा चाहिँ अब त्यही भएर त फर्स्टमा चाहिँ बहिनीलाई कल गरेको हुनु त त्यो मार्केटमा छ दुई तिन अरूजना सब्जीवाले चिनाजानहरू कि तर फर्स्ट प्रायोरिटी चाहिँ बहिनीलाई दिएको अन्त हुन्छ म बिचमा भोलितिर अब क्याटरिङ गर्ने भाइहरू आउँछ होला कि म सोधेर चाहिँ म म तपाईँ भएकोमा आउँछु नि ल सामानहरू हुन्छ हुन्छ हुन्छ